मलाई चाखलाग्दो नेपाली भाषाका अदतिय विशेषताहरू भन्नु पर्दा चाहिँ अब नेपाली भाषामा नाना किसिमका बाग्धाराहरू टुक्काहरू उखानहरू धेरै नै हुने गर्छ जस्तै अरू जातमा यो सब हुन्छ जस्तो लाग्दैन अब नेपाली भाषामा एउटा उखान भन्नु पऱ्यो भने जस्तै हेर्नुहोस् एक थुकी सुकी हजार थुकी नदी भनेको चाहिँ जस्तै अब धेरैजना मानिसले मिलेर गरेको काम सफल हुन्छ होइन त्यसरी नै नाच्न जान्दैन आँगन टेडो भनेको चाहिँ अब केही नजान्नेले जा अरूको गल्ती देखाइरहेको जस्तो हुन्छ तेसरी तेसरी नै उखानहरू यस्तो एउटा सानो कुराले धेरै नै अर्थ बुझाइरहेको हुन्छ उखानमा त्यसरी नै बाग्धारामा बाग्धारामा पनि त्यस्तै हुन्छ जस्तै बात लाग्नु बात लाग्नु भनेको दोष लाग्नु होइन त्यसरी नै नाक जानु भनेको इज्जत जानु अन्त जस्तै नेप् चाल गर्नु भन्छ त्यसलाई फेरि तर्साउनु यस्तो किसिमको धेरै किसिमको नेपाली भाषामा यस्तो विशेषताहरू छ त्यसै कारण नेपाली भाषामा चाहिँ मलाई धेरै किसिमको विशेषताहरू छ जस्तो लाग्छ